हेलो तपाईँ टिस्टाको दोकान जुत्ता दोकानबाट बोलेको हो तपाईँले त मलाई यस्तो नराम्रो जुत्ता दिनुभएछ अरिजिनल भनेर मैले त तपाईँको विश्वास गरेर अरिजिनल भनेर त्यत्रो दाम हालेर किनेको जुत्ता आज बाह्र दिन हुँदैछ यो जुत्ता लगेको लगाएको तयसै मुनिबाट फाट्यो मलाई घरबाट यस्तो गाली गऱ्यो यत्रो दाम हालेर किनेको जुत्ता के गरेको तपाईँले यसरी जोतेर हुन्छ कहिले जोतेर मान्छेलाई छल त्यसरी ढाँटेर जुत्ता कहिँले बेच्छ त्यसरी राम्रो जुत्ता बेत्नु राम्ररी त्यत्रो दाम हालेर किनेको जुत्ता मैले त्यसरी जोतेर बेच्छ तपाईँ राम्रो भन्नु न बरु राम्ररी भन्नु यसरी यो जुत्ता त राम्ररी बाह्र दिन पनि नभइकन फाट्यो अब त्यस्तो नगर्नुहोस् अरूलाई त्यसरी ढाँटेर जुत्ता त्यसरी न बेच्नुहोस् राम्रो यत्रो राम्रो जुत्ता भनेर किनेको मैले